सेल्फ हेल्प ग्रुप चाहिँ मेरो विचारमा एकदमै राम्रो पहल हो र यसमा चाहिँ महिलाहरूलाई मात्रै नभएर पुरुषहरूलाई पनि दिएको राम्रो हुने थियो किनभने बेरोजगार चाहिँ महिलाहरू मात्रै छैनन् पुरुषहरू पनि उत्तिकै छन् पुरुषहरू अझै धेरै बेरोजगार भएर बसेका छन् एक समयमा पुरुषहरू को पनि थियो भन्ने चाहिँ मैले सुनेको छु मसँग त्यो एउटा तथ्य छैन तर पुरुषहरूका पनि एसएचजी थिएछ तर अहिले बन्द गरेको रहेछ पुरुषहरू एक अलिक धुर्त भएर अनि त्यसले गर्दाखेरि अयो अब फेरि पनि त्यसलाई पुरुषहरूको लागि पनि सेल्फ हेल्प ग्रुप भए चाहिँ राम्रो हुने थियो महिला रोजगारीको लागि राम्रो अवसरहरू भन्दा पनि महिला रोजगारका लागि राम्रा अवसर अरूभन्दा पनि सेल्फ हेल्प ग्रुपमा अझै धेरै फेसिलिटी दिएर राख्न सके चाहिँ राम्रो हुन्थ्यो भन्ने लागेको छ मलाई चाहिँ अझ राम्रो राम्रो फेसिलिटी दिएर अझै धेरै काम गर्ने क्षेत्रहरू बनाएर महिलाहरूलाई राखे चाहिँ अझ राम्रो हुन्थ्यो जस किनभने महिलाहरूले चाहिँ एउटा सामाजिक भनौँ त्यो ढाँचाले गर्दा पनि उनीहरू सामाजिक सांसकृतिक ढाँचा मुल्य मान्यताले गर्दा पनि उनीहरू घरको काम गर्नैपर्ने हुन्छन् र एसएचजी मात्रै यस्तो एउटा क्षेत्र हो जहाँ महिलाहरूले आफ्नो घरको काम गर्दै पनि यस एसएचजीमा समय दिन सक्छन् सामाजिक कार्यहरू गर्न सक्छन् र आफ्नो रोजगार पनि चलाउन सक्छन्